यो चाहिँ म मेरो बाउले मलाई भनेको तर बाउलाई चाहिँ उसको बाजे भन्दा पनि बाजेले भनेको अरे हाम्रो पहिला बाजेहरू चाहिँ उता नेपालको थिए अरे अन्त नेपालको हुँदाखेरि चाहिँ यता बाउ बाजेहरूले चाहिँ पुरा याद गर्थ्यो अरे उता हो तर अहिले पनि त्यही यादले गर्दाखेरि कति जेनेरेसन सकिए पनि आवतजावतहरू राम्रो छ र केही कुरा भन्दाखेरि हाम्रो पहाडमा त यो फलथ्यो हाम्रो पहाडमा यतापट्टि धारा थियो हाम्रो पहाडमा गोरु जोत्दा यसरी जोत् जोतिन्थ्यो हाम्रो पहाडमा यो मौसम हुँदाखेरि जस्तै असार लाग्यो भने ए पहाडमा त धान रोप्यो होला है भन्ने खालको त्यस्तो सम्झानाहरू गर्छन् र यस्तो सम्झानाहरू गर्ने एकदमै ठिकै कुरा हो मान्छेले अहिले आफ्नु मूल लाई सम्झाना गर्दाखेरि यो देशको होइन यो देशको नागरिक होइन अर्को देशको त्यस्तो याद गर्नेले त त्यही देशमा गएर बस्नु नि त्यस्तो कहिँले पनि हुँदैन मान्छेहरू जहिले जहिले इतिहासकालीन अवस्थादेखिन्को मान्छेहरू सर्दै सर्दै बसेको हो र कोही मान्छे ए यतापट्टि आइपुग्यो कोही मान्छे उता छ भने त्यो कुनै गल्ती होइन याद गर्नु याद गर्छ र याद गर्नु हो भने याद गरिबस्दा हुन्छ गएर भेट घाट गर्दा पनि हुन्छ